पौडी खेल्नु जान्थिनँ पहिला बिस्तारी बिस्तारी पौडी खेल्नु सिकेँ मैले पौडी खेल्दाखेरि चाहिँ के हुन्छ भने सानो पानीमा जाँदा तपाईँलाई लाग्छ कि तपाईँ पानीको माथि नै छु तर त्यस्तो खासमा हुँदैन पानीको माथि नभए तापनि तपाईँलाई लाग्छ तपाईँ पानीकोभित्र डुब्छ होला जस्तो हामी सानोमा हुँदा धेरै पौडी खेलेको छन् हामी पानीमा डुब्थ्यो डुब्दाखेरि नाकमा कानमा मुखमा पानी पस्थ्यो त्यति बेला तपाईँलाई लाग्छ कि सास तान्नु साह्रो परिसक्यो भनेर अन्त हामीलाई पनि त्यस्तै लाग्थ्यो त्यस्तै लाग्दा लाग्दै त्यस्तै लाग्दा त्यस्तै हुँदा हुँदा नि मैले पौडी सिकेको हो पौडी सिकेर मैले थुप्रै कुरा गरेँ पौडी सिकेर मैले आफ्नो साथीहरूलाई पनि सिकाएँ एकदिन मेरो साथी अमित पौडी खेल्नु जाँदा हामी पौडी खेल्नु गयो पौडी खेल्नु जाँदा चाहिँ हामीले पौडी खेल्नु जाँदा हामीले थुप्रै थुप्रै साथीहरू गएको थियो जसमा अमित चाहिँ झन्डै डुबेर मऱ्यो मैले त बचाइनँ त्यसलाई तर हाम्रो एकजना ठुलो दादा हुनुहुन्थ्यो उहाँले उसलाई बचाउनु भयो